मैले एउटा स्याम्पो मगाएको थिएँ कि त्यो स्याम्पो चाहिँ मलाई साथीले राम्रो हुन्छ भनेको सुनेर चाहिँ मैले पनि किनेको थिएँ हो तर त्यो स्याम्पो त नि कस्तो मेरो कपाललाई त ट्याक्कै सुट नभयो कि के भयो कपाल त पुरा ड्राई पनि भयो अनि झर्ने पनि थाल्यो मेरो कपाल त होइन कपालमा त इन्फेक्सन भएको जस्तै खालको त्यो फोका फोका भयो टाउकोमा अनि बिच्चामा डक्टर पनि देखाउनु पऱ्यो हो मलाई त एकदमै फाफेन त्यो स्याम्पो त अनि त्यसरी जुनसुकै प्रडक्टहरू चाहिँ कपालमा चाहिँ युज गर्नु हुँदैन रहेछ कि खास गरि चाहिँ त्यसरी नबुझि किन डक्टर देखाउँदा देखाउँदा भइसक्यो कस्तो मलाई त कस्तो मेरो पैसाको पनि खर्च भयो डक्टर देखाउनुको लागि अलग्गै अनि स्याम्पो किन्नुको लागि अलग्गै त्यही भएर अबदेखि चाहिँ म कहिले पनि त्यसरी जुनसुकै स्याम्पोहरू चाहिँ किन्दिन त्यो स्याम्पोले त मेरो घाउ पनि बनाइदियो उल्टा कपाल पनि झऱ्यो कपाल पनि ड्राई बनाइ दियो मलाई चाहिँ त्यो स्याम्पो एकदमै मनपरेन